हाम्रो धार्मिक चाडबाड को है खाद्यवस्तुको कुरा गर्नुपर्दाखेरि हामी बुद्धिस्टहरूले विशेष गरेर लोछार मनाउँछौँ बुद्धपूर्णिमा मनाउँछौँ त्यति बेला हामी विशेष खाद्यमा चाहिँ तोर्मा भयो ख्याप्सिङ भयो यस्तो अबहरू चाहिँ हामी प्रयोग गर्छौँ है अब हिन्दूमा हिन्दूमा जस्तै विजयादशमी तिहारहरू मनाउँदाखेरि सेलरोटी भयो तरुलहरू भयो यस्तो विभिन्न खा खानेकुराहरू चाहिँ प्रयोग गरिन्छ है अनि यस्तो धार्मिक चाडबाडमा चाहिँ विशेष व्यक्तिहरूको उपस्थितिहरू हुन्छ है जस्तै जुन चाहिँ बुद्धजयन्ती हुन्छ होइन बुद्धजयन्ती भयो लोछारहरू भयो त्यसमा रिम्पोछेहरू हुन्छ है रिम्पो रिम्पोछेहरूलाई बोलाइन्छ ठुल्ठुलो धर्मगुरुहरू रिम्पोछेहरू भयो त्यसपछि घ्याब्रिङहरू पनि भन्छौँ हामी है घ्याब्रिङहरू बोलाइन्छ हिन्दूहरूमा अँ पण्डितहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ विशेष व्यक्तिको रूपमा चाहिँ त्यही त्यही त्यो उत्सवमा राखिएको हुन्छ

यस्तो है हामी त हुन्छ अलिक पितृहरू मान्ने भयौँ हाम्रो पितृ पूजाहरूमा होइन राईहरूको पितृपूजामा विशेष एउटा त्यो पितृ जान्ने है पितृ बुझ्नसक्ने ज्ञान भएको मानिसहरू हुन्छ जसले चाहिँ है उँधौली उँभौलीहरूको पूजा गर्छ त्यस्तोहरू हुन्छ है अनि थुप्रै जातमा त्यस्तो हुन्छ जसले चाहिँ आफ्नै अब जानेको कुराहरू यो पितृपूजाहरू गर्दा चाहिँ जानेको विशेष एउटा व्यक्ति चाहिँ राखिएको हुन्छ